हेलो अँ सुन न अस्ति मैले कुर्ता लिएको थिएँ नि कटनको यस्तो दामी रहेछ कलरहरू पनि गएन हो अन्त के अब देख्दाखेरि पनि मजाको देख्ने लगाउँदाखेरि सबै फिटिङ हुने हो केही लेन्थ घटाउनु पनि नपर्ने बढाउनु पनि नपर्ने अन्त जिउमा क्याउ फिटिङ खालको हुँदा भएको थियो राम्रो रहेछ त्यहाँनिर राम्रो पाउँदा रहेछ कलरहरू पनि क्याउ मजाको सोबर खालको कलरहरू थियो राम्रो अन्त धोएँ मैले कति लगाएर धोएँ कलरहरू पनि गएन अन्त फेरि अन्त लिनु मनपरिरहेको छ अझै एउटाहरू जस्तो होइन त्यो डिजाइन पनि अहिले त त्यो आलिया कटको कुर्तीहरू आएको छ नि त्योहरू पनि रहेछ त्यस्तो महँगो पनि रहेनछ दाम पनि छ ठिकैहरू रहेछ त्यतिको त ठिकै हो दामहरू पनि प्राइसहरू अन्त त्यहाँदेखिको तिमी पनि लिने हो भने चाहिँ जाउँ न मसँग उयो म पनि फेरि गएर ल्याउँ भनेर सोच्दै छु भनिरहेको छु एउटा दुईवटा फेरि त्यस्तै कटनको आयो भने किनौँ भनेर हो त्यहाँदेखिको म पनि किन्न जाने के अन्त तिमी नि जाउँ अन्त मसँग ल ल्याऊ न तिमी पनि दामी दामी रहेछ हौ कस्तो राम्रो राम्रो कलेक्सन आएको आएको रहेछ